दार्जिलिङ जिल्लामा परोपकारी संस्था वा सामुदायिक संस्थाहरू हुन् रोटरी क्लब हु केयर्स रेड क्रस इत्यादि यी सेवा संस्थानहरू स्वस्थ मुद्धाबारे अनि समाजको उत्थानबारे काम गर्ने गर्दछ रेड क्रस जसको प्रुमख एजेन्डा समुदायलाई सेवा अनि शान्ति प्रचार गर्न हो साथै यी संस्थाले स्कुल कलेजमा गएर अवेरनेस क्यामपेनहरू पनि गर्दछ यस्तै गरी रेड क्रस जसले ह्युमन ट्राफिकिङबारे जागरुक गराउँदछ साथै प्राकृतिक प्रकोपले पीडितहरूलाई राहत र मर्द मद्दत प्रदान गर्ने गर्दछ मेरो नजिककै संस्थानहरू हेर्न पर्दा वर्ल्ड चिल्ड्रेन इम्प्रुभमेन्ट फाउन्डेसन अनि होप होप होम हेल्प वेलफेयर सेेभेन सोसाइटी इत्यादि मेरो नजिककै त घरबारविहीन प्र परिवारहरूको सङ्ख्या बढेको जस्तो लाग्दैन तर दार्जिलिङ होलमा हेर्नु पर्दा चाहिँ सङ्ख्याहरू बढेको जस्तो लाग्छ